मेरो स्थानीय ब्याङ्कले मलाई अनि सबैलाई श्रम म्युचल फन्ड वा कार्ड मार्फत् सहयोग गर्दछ मैले तर यसमा केही पनि आवेदन दिएको छुइनँ अनि भन्नुपर्दाखेरि मलाई यसमा मेरो आफ्नो अनुभव त त्यस्तो छैन यसमा